र हाम्रो गाउँमा चाहिँ धेरै प्रकारको खेलकुदहरू हुने गर्छ है त्यसमा चाहिँ सालमा लगभग एक दुईखेप फुटबलहरू हुन्छ है र फुटबलमा अस्ति म नै अस्तिको सालको कुरा हो म म खुदै घाइते भएको थिएँ है मेरो फुटबल खेल्ने खेल्दा खेल्दा नै साथीले अलिकति ठेल्दा लडे्र मेरो खुट्टा भाचिँएको थियो र त्यो खुट्टा भाच्चिँदाखेरि मलाई पहिला त क्लबको क्लबले लग्यो है लगेर एउटा क्लबको मेम्बर आयो क्लबको मेम्बर आएर मलाई त्यहीँनिरै मेरो जाँच गर्न थाल्यो र जाँच गर्दा मेरो खुट्टा चाहिँ भाँच्चिएको को पायो है र मेरो खुट्टा भाँच्चिदाखेरि अन्त हाम्रै गाउँमा नै एउटा बाजे हुनुहुन्छ उहाँले चाहिँ यसो भाँच्चिएको मड्केको सड्केकोहरू ठिक गरिदिनुहुन्छ है र मलाई मेरो क्लबले नै खर्च गरेर उहाँको उहाँ बाजे बाजेकोमा लानुभयो र बाजेकोमा गएपछि मेरो खुट्टाहरू मालिस गरिदिनुभयो र म मेरो खुट्टाहरू दुई महिनासम्म चाहिँ लगातारै गर्नु पर्थ्यो है बिहान बेलुका गएर मालिसहरू गर्नु पर्थ्यो र त्यो सबै खर्चहरू जति भएको खर्चहरू सबै नै मलाई मेरो क्लबले हेरेको थियो है र त्यस त्यस्तै गरी मेरो गाउँमा चाहिँ यसप्रकारको सुविधा छ कि अब खुट्टाहरू भाँच्चियो भने हामी उहाँ बाजेकोमा लाने गर्छ हाम्रो क्लबद्वारा र ठुल्ठलो चोट पटकहरू लागे द्वारा चाहिँ हाम्रो क्लबले चाहिँ हस्पिटलतिर लाने गर्छ है अन्त हाम्रो गाउँकै छेउमा एउटा कम्पाउन्ड कम्पाउन्डर बसेको छ र सानो तिनो चोटहरू लागे लागेद्वारा चाहिँ त्यहाँनिर क्लबले लाने गर्छ र अलिक ठुलै निकै ठुलै चोट लाग्यो भने चाहिँ ठुल एकदमै ठुल्ठुलो हस्पिटलतिर सिटी हस्पिटलतिर क्लबद्वारा नै लाने गर्छ र त्यो लागेको खर्चहरू सबै नै क्लबले नै क्लबले नै तिर्ने गर्छ है अन्त मेरो गाउँमा चाहिँ अँ सजिलो एकदमै सुविधा नै छ केही चोटपटक लागे लागेद्वारामा चाहिँ र मेरो गाउँ छेउछाउमा पनि अँ थुप्रै प्रकारको हस्पिटलहरू छ धेरै प्रकारको मान्छेहरू छ जसले चाहिँ भाँच्चिएको भाँच्चिएको खुट्टाहरू सड्किएको खुट्टा मड्किएको हातहरू एकदम फुँकेर एकदमै पाहाडे दवाई गरेर नै जाती जाती पार्नु सक्छन् र क्लबले पनि त्यो लागे लगायत खर्चाहरू सबै नै पेल्छ सबै नै क्लबद्वारा नै तिर्ने गर्छ